मलाई अब माछा मन पर्ने भनेको एउटा असला एउटा टेङ्गाहरू अब यस्तै माछाहरू हो र अब मान्छेहरूले मनपराउने मानिसहरूले मनपराउने चाहिँ अब त्यस्तै खाने गर्छन् त्यो रहु कत्ले भयो है अब माछाहरू यस्तै माछाहरू उनीहरूले पनि खाने गर्छन् मागुरहरू भयो यस्तै माछाहरू उनीहरूले पनि मन पराउँछ